नयाँ व्यवसाय सुरु गर्दा होइन मलाई चाहिँ लाग्छ अब पेसा नै पेसै हो जस्तै लाग्छ होइन किनभने किनभने अब जस्तै मैले अब यहाँ लुगा दोकान खोल्दाखेरि होइन मैले बजारमा गएर मैले लु मैले अब पैसा लगेर लुगा किन्नु पऱ्यो अब जस्तै मैले रेस्टुरेन्ट खोल्छु भने त्यहाँ पनि अब त्यसमा पनि अब मैले चामल चामल किन्दाखेरि मैले पनि पैसै दिएरै चामलहरू चामल किन्नु पर्छ त्यही भएर चाहिँ मलाई पैसै अब पैसै लाग्छ अन्त मलाई अरू पनि के अरू चाहिँ के भने फेमेली सपोर्ट पनि अब मलाई त्यही अब उयो इम्पोर्टेन्ट चाहिँ मलाई फेमे फेमेली सपोर्ट लाग्छ होइन किनभने अब फेमेलीले सबैले साथ दियो भने चाहिँ होइन मलाई मेरो पनि अब उयो हिम्मत अब बढ्छ होइन त्यही भएर